हजुर भन्नुहोस् त हजुर भन्नुहोस् न अहिले त राम्रो चल्दैछ नि यो जाडोको मौसमले गर्दा अहिले त राम्रो छ कस्टमरहरूको पनि टुरिस्टहरू पनि आऊ जाऊ गरेकोले अहिले निकै राम्रो चलिरहेको छ भइरहेको छ मेलाहरू छ यो मेलाहरूको कारणले गर्दाखेरि अब मन्छे धेरै छ त त्यसले गर्दाखेरि चल्दैछ राम्रो चल्दैछ के अरे फि फि हजुर ए हजुर आउनहोस् न मेरो यो यहाँको टी चाहिँ अलिक फेमसै छ आएर खाएर जानुहोस् आफ्नो मान्छेहरूलाई अलिकति उयो पनि भइहाल्छ आउनुहोस् न कम कम भइहाल्छ अलिकति आउनुहोस् न आउनुहोस् तपाईँहरूलाई एकदम स्वागत छ हजुर मेलाले गर्दा राम्रो रमाइलो भइरहेको नि यहाँनिर प्रोग्रामहरू छ हो अनि छ आउनुहोस् मजाले मेलाहरू घुम्नुहोस् त्यहाँदेखि मेरो दोकानमा आएर चिया कफी के खानुहुन्छ खानुहोस् सबैको डिमान्ड छ मेरो चिया र कफीको सबैजनाले यहीँबाट लाँदैछ हुन्छ त्यसमा कफीमा के के स्नाक्सहरू गर्नुहुन्छ त्यसको लागि पनि छ यहाँनिर हुन्छ अँ हुन्छ हुन्छ म सेभ गर्छु नि तपाईँको नम्बर ल हुन्छ